तपाईँ सुलक्षणा बोल्नुभएको हो ए तपाईँको तपाईँ टुर गाइड पनि रहेछ हामी त्यता डुवर्सतिर घुम्नु आउने भनेको राजाभात खावा अझै थुप्रै चिज हामीले नदेखेको चिजहरू तपाईँ हामी आएपछि तपाईँ यसो गाडीघोडाहरू मिलाइदिनु हुन्छ हजुर त्यो घु घुम्नको लागि चाहिँ यसो गाडीहरू लाइक राम्रो गाडी त्यो बसतिर चाहिँ ट्राभल गर्नु सक्दैन त अलिक अनि त्यस लागि अलिक गाडी चाहिँ तपाईँले मिलाइदिनु होस् न तपाईँले केही डिटेल्सहरू दिएर डिटेल्सहरू छ भने मलाई बताइदिनु होस् न घुम्ने जग्गा कहाँ जाँदा चाहिँ ठिक हुन्छ हामी सबै साथीहरू मिलेर आउने भनेको त तर साथीहरू चाहिँ बेसी बस यस्तो बस यस्तो गाडीहरूतिर चाहिँ ट्राभल गर्नु सक्दैन त्यसको लागि अलिक खुल्ला गाडीहरू हुन्छ नि हौ त्यस्तोतिर रिक्सा टोटो